को बोल्नु भएको

हजुर छ त अँ अलिअलि त बेच्छु नि

छ नि इस्कुस छ साग छ फर्सी छ सिमीहरू छ आलु छ हजुर छ त हजुर कति चाहिएको होला

हजुर अब त्यो हेरी हेरी हुन्छ अहिले इस्कुस त अब बिस रुपियाँ केजी दिदैँछु अब त्यो त मिलाउनु पऱ्यो नि

आयो भने त मिलिहाल्छ नि त्यो त त्यो ता मिल्ने कुरै हो अँ त्यो त आयो भने मिलिहाल्छ अब सिबी चाहिँ खै कति भन्नु र अलिक महँगै छ अब सिबी चाहिँ अब पच्चिस तिस गरेर दिदैँछु

हेरी हेरी त्यो त अब ए आयो भने त मिल्छ आएर कुरा गरौँ मिलाइहेरौँ न हुन्छ त्यो त मिल्ने कुरै हो

आउनुहोस् न आउनुहोस् हुन्छ त्यो त मिलिहाल्छ

हुन्छ